मेरो नाम क्षितिज प्रधान हो अनि म दार्जिलिङ गभर्मेन्ट कलेजको एउटा विद्यार्थी हो अनि अनि मलाई म अनि मैले आफ्नो मैले आफ्नो एचएस पास गरेर चाहिँ उयो उच्चत्तर उच्चत्तर विद्यालयबाट शिक्षा हासिल गरेर चाहिँ मो याँ दार्जिलिङ महाविद्यालयमा दार्जिलिङ महाविद्यालयमा मैले प्रस्थान गरेँ उयो गरेँ मैले यहाँनिर मैले मेरो कलेज कलेज लाइफ महाविद्यालय महामहाविद्यालयमा शिक्षा गर्न तयार मैले आरम्भ गरेँ अनि यहाँनिर पढेँ यहाँनिर म चाहिँ एउटा उयो इङ्लिस अर्नसको एउटा स्टुडेन्ट हो अनि यहाँनिर चाहिँ अब स्टडिसहरू चाहिँ अब यहाँनिर शिक्षाहरू चाहिँ धेरै नै राम्रो छ अब अब पढाउने अब शिक्ष शिक्षकहरू पनि धेरै नै राम्रो छ अब शिक्षकहरू धेरै नै राम्रो छ उनीहरूले चाहिँ अब राम्रो राम्रोसँगले अब हरेक कुरामै अब बुझाउनु बुझाउँछ होइन हरेक कुरामै अब उनीहरूको अब सबै नै दिनु दिन्छ अब सबै उयो दिन्छ हो अन्त अनि यहाँनिर धेरै नै राम्रो राम्रो उयोहरू छ अब सब्जेक्टहरूमा पनि विषयहरू पनि धेरै धेरै राम्रो छ सबै सब्जेक्टमा तपाईँहरोले अब उयो गर्नु पउँछ अनि यो महाविद्यालयको माया महाविद्यालयमा शिक्षा ग्रहण गरेर उयो गरेपछि सकेपछि अन्त तपाईँहरूले मास्टर्सहरू पनि यहीँबाट गर्नु सक्नु हुनेछ अनि सबै सबै विभागमा यहाँनिर धेरै नै राम्रो राम्रो धेरै नै राम्रो उयो हुन्छ शिक्षाहरू प्रदान गर्छ तपाईँलाई